मैले फ्लिपकार्टबाट चाहिँ एउटा टिसर्ट मगाएको थिएँ है जुन चाहिँ चाहिँ अब त्यसमा एकदमै राम्रो प्रिन्ट थियो र चाहिँ मैले त्यो कारणले मगाएको थिएँ तर आइपुग्दा चाहिँ त्यसमा त्यो प्रिन्ट चाहिँ छैन रहेछ मलाई त्यसमा चाहिँ अब राम्रो लागेन है र आइन्दादेखि चाहिँ फ्लिपकार्टमा चाहिँ मगाउदिनँ सामानहरू